हाम्रो क्षेत्रमा चाहिँ अब कार्यक्रम खेलकुद कार्यक्रम भन्नुपर्दा चाहिँ त्यही हो फुटबल हाम्रोतिर त्यस्तो क्रिकेटहरू पनि त्यस्तो खेल्दैन हकी यता तपाईँको भलिबल त्यस्तो खेल्दैन तर मान्छेहरू चाहिँ हाम्रो क्षेत्रमा चाहिँ फुटबल भनेपछि चाहिँ दे आर भेरी मच अब्सेस्ड विथ फुटबल है अँ नट अन्ली प्लेयर्स तर हामी आफै अब हामी अब लोकलहरू पनि अब फुटबल भनेपछि चाहिँ हुरुक्कै हुन्छ अनि यो फुटबल चाहिँ अब यहाँ त जिडिएनएस हलमा हलको त्यहाँनिर मुनिपट्टि एउटा सानो ग्राउन्ड छ त्यहाँनिर पनि अब पुलिसहरूले पनि धेरै अर्गनाइज गरेर अब फुटबलहरूको अब प्रोगामहरू देख्न सकिन्छ अनि एउटा चाहिँ हुन्छ लेबोङ स्टेडियममा त्यहाँनिर चाहिँ अब फिप्टिन अगस्तको दिन चाहिँ अब फाइनलहरू उठाउने बिफोर अब फिप्टिन अगस्त चाहिँ अब मान्छे अब स्टुडेन्टहरू पार्टिसिपेट गर्छ डिफ्रेन्ट डिफ्रेन्ट स्कुलको हो अनि त्यहाँको लोकलहरू पनि अनि पुलिसको मेम्बरहरू पनि पुरा अब फुटबलहरूमा अब पार्टिसिपेट गरेर चाहिँ अब मनोरञ्जन हुन्छ एकदमै अब फिप्टिन अगस्त आउनु अगाडिदेखिको उनीहरूले प्र्याक्टिसहरू गर्छ है अनि उ त्यो फुटबल चाहिँ अब फाइनल चाहिँ कहिले उठाउँछ भन्दा चाहिँ अब फिप्टिन अगस्तको दिन चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट स्कुल भयो है डिफ्रेन्ट डिफ्रेन्ट अब आफ्नो आफ्नो त्यो गाडीहरूको ड्राइभर्सहरूले पनि पार्टिसिपेट गर्छ हो अनि पुलिसहरूले पनि पार्टिसिपेट गरेर चाहिँ उनीहरूले चाहिँ अब हाम्रो अब क्षेत्रको पपुलर अब खेलकुद कार्यक्रम चाहिँ यही फुटबल मात्रै हो अरू चाहिँ त्यसै त्यस्तो अब बेसी चाहिँ हुँदैन